हलो ए कालिम्पोङ मे फेयर होटल हो यो ए दा मलाई त्यो होटलबाट टुरिज्मको लागि उयो चाहिएको थियो कि गाइड अन्त कालिम्पोङमा कता कता घुम्ने राम्रो जग्गाहरू होला

म त अहिले सिलगढीमा छु हो हुन्छ जतै पनि हजुर ए हजुर

हजुर हजुर ए हजुर ए हजुर हजुर ए हजुर हजुर ए हजुर ए हजुर ए हजुर ए हजुर हजुर ए अन्त यो सबै जुन चाहिँ तपाईँले घुमाउनु हुन्छ तपाईँहरूकै होटलले घुमाउँछ नि ए अफर्डेबल कस्टमै हुन्छ होला नि सबै ए हजुर त्यसो भए दा म तपाईँलाई भोलितिर कन्फर्मेसन दिन्छु नि ल हुन्छ दा